पुरानो सिक्काहरू त थुप्रो छ कामै लाग्दैन राखिरहेको छु त्यत्तिकै पत्रुमा पनि जाँदैन अब के गर्नु त्यत्तिकै राखिराखेको छु पुरानो टिकटहरू पनि छ ट्रेनको बसको पनि छ दलसिङ ढुङ्गा पनि पाउँछ यता त ढुङ्गै ढुङ्गा छ नि तर म चाहिँ चिन्नु सक्दिनँ कुन चाहिँ ढुङ्गा के हो कसो हो ढुङ्गा त थुप्रो छ नि अहिले नयाँ नयाँ बाटो खनेको छ ढुङ्गै ढुङ्गा छ बाटोभरि नानीहरू लड्दै पढ्दै स्कुल जान्छ ढुङ्गा लिएर गिट्टीहरू कुट्छ घरहरू बनाउनुको लागि चाहिँ ढुङ्गाहरू भेला पारिराखेको छ गिट्टीहरू कुट्छ त्यसको लागि चाहिँ ढुङ्गा चाहिन्छ ढुङ्गाहरू भेला पारेर पुगेन भने चाहिँ गाडीमा ल्याइमाग्छ पाँच हजार छ हजार लाग्छ खोलादेखि पिकअपमा लिएर आउँछ यहाँ चाहिँ फेरि किन्नुपर्छ किनेर गिट्टीहरू कुट्नुपर्छ अन्त मात्रै हुन्छ नभए त घर कहाँ बनिने थियो घर बनाउनको लागि साह्रै दुःख गर्नुपर्छ अब त कम्प्युटरको टिकिट आउँदोरहेछ कम्प्युटरबाट निकाल्दोरहेछ पहिला त कार्टुन पो आउँदै थियो पेपरको गत्ताको आउँदैथ्यो अब चाहिँ कम्प्युटरको आउँछ पुरानो सिक्काहरू थुप्रो राखिराखेको छु अनि नि के पो के पो भन्नुआँटेको थिएँ